म चाहिँ मेरो चाहिँ अब काम चाहिँ अब दोकान छ जस्तै अब सब्जीको हो सब्जीहरू राख्छु चामल दाल तेल राख्छु त्यो चाहिँ अब बिहान अब सात आठ बजीदेखि खोलेर चाहिँ अब त्यही प्याज आलु दालहरू अब यस्तैहरू बिक्रीको सामानहरू बेच्छु त्यहाँदेखि दिनभरि नै मेरो त्यही कामहरू चलिरहन्छ अब गाहाकीहरू आउँछ उनीहरूलाई अब सामानहरू दिनु यताउता त्यहीहरू छ मेरो अनि मेरो शिक्षाको विषयमा भन्दा चाहिँ म चाहिँ अब कलेज कलेज सकेको हो कलेज चाहिँ अब आर्ट्सबाट चाहिँ मैले चाहिँ कलेज सकेको अनि अहिले चाहिँ म चाहिँ हालैमा चाहिँ म चाहिँ दोकानै म चाहिँ पहिला माध्यमिकसम्म चाहिँ जुबिली हाई स्कुल पढेँ त्यहाँदेखि इलेभेन टुवेल्भ फिलोमिनाबाट गरेर त्यहाँदेखि कालिम्पोङ कलेजमा चाहिँ कालिम्पोङ कलेज पढेँ सिम्पल सिम्पल ग्रेजुएसन गरेर चाहिँ आर्ट्स लिएर त्यहाँदेखि चाहिँ म चाहिँ उता चाहिँ अब अरू काम त गरिनँ दोकानकै काम आफ्नै दोकान छ दोकानमै अब सबै सामानहरू राखेर हो यही ब्यापार गर्छु